अब आफै पकाइन्छ त्यसरी पकाइँदैन कहिले पनि होइन त्यो भातै नाथे पकाउनको लागि यू ट्युब हेरिँदैन सिधै कुरा हो होइन साथीभाइहरूलाई पनि सोधिँदैन बरू यहाँ मैले धेरै साथीभाइहरूलाई खाना पकाउन सिकाएको छु

यसलाई कसरी पकाउदा ठिक हुन्छ के कसरी गर्दाखेरि राम्रो हुन्छ भनेर किनभने आमाले र नानाले राम्रो खाना पकाउनुहुन्छ मेरो लागि चाहिँ अब संसारमा एकदम त्यो स्वादिष्ट खाना कसले पकाउछ भन्दाखेरि चाहिँ आमा र नानाले पकाउनु हुन्छ अरू त अब जान्दिनँ म किनभने मैले अब त्यो संसारको अरू खाना खाएकै छैन नि त त्यही भएर चाहिँ आमा र नानाको खाना चाहिँ मलाई दामी लाग्छ